ए तपाईँ बिमल थापा बोल्नु भएको ए हजुर हजुर म चाहिँ अब दार्जिलिङ प्रथम चोटि है आउँदैछु आउनु भनेको है एउटा प्लान गर्दैछु र दार्जिलिङको इतिहासकार हो मतलब अब तपाईँलाई धेरैवटा कुरोको जानकारी छ भनेको सुनेर चाहिँ मैले तपाईँलाई कल गरेको र दार्जिलिङको विषयमा के कस्तो छ है दार्जिलिङको इतिहासको बारेमा चाहिँ मलाई अलिकति बताइदिनु होस् न त्यहाँको व्यवस्थाहरू के कस्तो छ भनेर नि हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

ए हजुर हजुर हजुर ए हजुर हजुर हजुर सुने हजुर त्यही हजुर त्यही भनेर नि हजुर ए हजुर अहिले चाहिँ के कस्तो व्यवस्थाहरू छ होला मतलब त्यहाँ घुम्ने लाइकको जगाहरू कता कता छ होला के छ होला है त्यसको पनि मलाई अलिकति जानकारी दिनु हुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

ए हजुर हजुर ए हजुर हजुर ए ए हजुर हजुर ए हजुर ए हजुर हजुर ए हजुर ए हुन्छ हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ एकदम है धन्यवाद है तपाईँलाई पनि हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ